बगैँचामा रोपेका बिरुवा रुखहरू फुलेको देख्दा एकदमै हर्षित हुनेगर्छ किनकि फुल यस्तोखालको जिनिस हो कि मान्छेलाई एकदमै त्यो चिजले पुरै राम्रो ला गराउँछ बगैँचामा हामीले चाहिँ वरिपरिबाट फुलहरू ल्याएर रोप दु ख गरेर रोपेर मल पानी हालेर त्यसलाई फुलेको देख्दा एकदम मनबाटनै हर्षित हुनेगर्छ हामीलाई फुल भन्ने कुरा हाम्रो घरको एकदमै सो हो यसले एकदमै आफ्नो घरको वातावरणलाई एकदमै स्वस्थ बनाएर राख्छ फुल चारैतिर छिमेकीकोतिर फुलेको देख्दा गाउँघर सबैनै एकदमै उज्यालो हुनेगर्छ त्यसैले गर्दाखेरि फुल चाहिँ हाम्रो लागि एकदमै महत्त्व जिनिस हो यो फुलले चाहिँ हामीले देवी देवता भगवान सबैलाई नै उयो गर्न सक्छौँ अनि आफ्नो बारीलाई नि स्वच्छ राख्न सक्छौँ